मलाई स्कुलमा चाहिँ मन पर्ने विषय भनेको चाहिँ हिसाब हो अब हिसाबमा चाहिँ अब त्यसमा तपाईँको हिसाब गर्दाखेरि गुणाहरू गर्नु पर्ने होइन त्यसमा तपाईँले फर्मुलाहरू निकाल्नु पर्ने फर्मुलाले उ गर्दाखेरि त्यो धेरै चिजहरूको ज्ञान हुन्थ्यो होइन त्यसले गर्दाखेरि चाहिँ मलाई एकदमै मन पर्ने विषय चाहिँ मेरो चाहिँ हिसाबै हो हिसाब लेख्नु मैले जानेको छु भने चाहिँ मलाई हर चिजमा मलाई काम लाग्छ बाहिरतिर पैसाहरू गिन्नु भयो केही पनि कामहरू गर्दाखेरि भयो हर चिजमा हिसाब चाहिनेले गर्दा चाहिँ मैले चाहिँ एकदमै राम्रो महत्त्वपूर्ण विषय चाहिँ मैले हिसाबलाई लिएर हिँडेको थिएँ र मलाई मन पर्ने विषय पनि हिसाबै हो